हेलो हेलो हजुर नमस्कार दिदी ए तपाईँ थापा रेस्टुरेन्टबाट बोल्नु भएको हो

ए सुन्नु होस् न मलाई आज दिउँसोको खाना अडर गर्नु थियो कि तपाईँको रेस्टुरेन्टको मेन्युहरू चाहिँ के के होला भनिदिनु होस् न अलिकति ए तपाईँले चाहिँ सुन्नु होस् न त्यो चाहिँ तपाईँ होम डेलिभरी दिनु हुन्छ है तपाईँहरू ए त्यसो भए नि मलाई मेरो मिसेसले एकदम चाउमिन खानु मन गरिरहेको छ कि चाउमिन बनाइदिनु होस् न दुई प्लेट ल उयो के अरे भेज गरिदिनु होस् है ल हजुर भेज चाउमिन गरिदिनु होस् कि एकदम राम्रो मजा मजाले बनाइदिनु होस् है राम्रोसँगले ल अलिक पिरो अलिक कम्ती हालिदिनु होस् हो अनि बिमारी मान्छे हो नि त कि पिरो कम्ती हालेर चाउमिन मजाको बनाएर चाहिँ मेरो एड्रेस तपाईँलाई म पठाइदिइराख्छु कि त्यो वाट्सएपमा तपाईँलाई एड्रेस दिइराख्छु त्यो एड्रेसमा पठाइदिनु होस् न ल डेलिभरी गरिदिनु होस् न कति होला भे भेज चाउमिनको कति होला मलाई एघार बजे भित्रमा पठाइदिनु होस् न कति कति होला तपाईँको चाउमिनको रेटहरू चाहिँ कस्तो छ कुन्नि ए ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ त्यसो त्यसो भए दुई प्लेट चाउमिन गरिदिनु होस् न ल हुन्छ मैले नम्बर उयो गरिदिई रहेको छु ल एड्रेस हजुर एड्रेस गरिदिई रहेको छु कि तपाईँको वाट्सएपमा हुन्छ हुन्छ हवस् राखेँ ल